हजुर नमस्ते दिदी भन्नु न हजुर हैन दिदी बुकिङ त भयो कि हजुर तपाईँले मैले चाल पाएँ नि तपाईँले पैसा पनि छोडिदिई राख्नुभएछ है दिदीको हातमा बैनीले त दियो कि मलाई प्रोब्लेम चाहिँ के भयो भन्दाखेरि चाहिँ हाम्रो त्यो गाडी आउँथ्यो नि त्यो हजुर त्यो पिकअपै बिग्रिएछ हौ अनि त जति पनि तलको डिलिभरीहरू गर्नेथियो एउडाटा पनि डिलिभरी भएको छैन हो एक हप्ता भइसक्यो म तपाईँलाई डिलिभरी गर्दिनु अस्ति नै भनेको सिलिन्डर त भइरहेको छ आइरहेकै छ स्टोरमा पनि छ कि तर तल पुर्याइदिन चाहिँ भएकै छैन हौ गाडीले गर्दा हजुर म यसो ऊ योहरू कुरा गर्छु कि ए अँ भाइसँग कुरा गर्छु कि अनि त अर्को गाडीमा भए पनि पठाउने ट्राई गर्छु नि कि हुन्छ हजुर

हुन्छ म यसो मिलाएर पठाइदिन्छु कि अहिले चाहिँ अब दुःख सुख गर्दै गर्नुहोस् हो म भोलि चाहिँ भाइसँग बात मारेर अर्को गाडी मिलाइओरी म तपाईँलाई पठाइदिन्छु हो बुकिङ त मैले अस्ति नै तपाईँको बुक भनेको दिनै बुक गरेर तपाईँलाई रेडी बनाई नै दिएको थिएँ कि गाडी आउँदा आउँदा नि बाटोमा ऊ बिग्रिएछ फेरि फर्कायो अनि त त्यो पनि गाडी चलेको थिएन र अर्को गाडी ल्याएर तान्नु लाएर फर्कियो हजुर भोलि चाहिँ जति साह्रो ट्राई गर्छु भोलि आएन भने चाहिँ पर्सि कन्फर्म हो हुन्छ हुन्छ पक्का पठाइदिने हो दिदी हुन्छ दिदी